हेलो पूजा लड्ज हजुर गुड इभिनिङ सर हजुर सर सुरज छेत्री एकैछिन ल सर एकैछिन होल्ड गर्नुहोस् हजुर सर दुईजना हो तपाईँहरू ए भोलि कति बजीतिर आइपुग्नु हुन्छ होला हजुरहरूको रिजर्वेसन त कन्फर्म छ रिजर्वेसन कन्फर्मेसन भयो एघारहरू बज्छ सर तपाईँहरू कहाँबाट आउनुहुँदैछ केही पिकअप ड्रपहरू फेसिलिटिसहरू चाहिएको छ हजुरलाई ए हुन्छ सर हुन्छ लन्च रेडी राखिदिनु सर अनि एघार बजी आउनुभयो भने त यहाँ लन्च त अनि एक बजीतिर हुन्छ कि ब्रेकफास्टहरू प्रेपर गरिदिनु कि लोकल डिसमा सर अब हाम्रो यहाँ दार्जिलिङमा त अब त्यस्तै मोमो थुक्पाहरू छुर्पीहरू अनि साग भातहरू डल्लेहरू पाउँछ कुन चाहिँ चाहिँ अब के खानुहुन्छ भनिदिनु होस् न म त्यही हिसाबले नै म गरिदिन्छु नि ब्रेकफास्टको लागि त सर म त भन्छु थुक्पाहरू नै कन्सिडर गर्छु किनभने तपाईँहरू आउँदाओर्दाखेरि एघार भन्नुहुँदैछ बाह्रहरू बज्छ होला त्यतिखेर थुक्पाहरू ट्राई गर्नुहोस् न चिसो पनि छ यहाँ अनि हजुर थुक्पा एकखेप टेस्ट गर्नुहोस् न किनभने यहाँ फेमस छ नि त सुपहरू चिकन थुक्पाहरू अनि आलु मिमी पनि छ सर आलु मिमी तपाईँको आलुको ग्रेबी हुन्छ आलुदम त्यसमा चाहिँ अलिकति सुपी टाइपको बनाएर हजुर हजुर त्यसमा चाहिँ मिमी जुन चाहिँ नुडल्स हुन्छ त्यो चाहिँ माथिबाट हालेर चाहिँ सर्व गरिन्छ त्यो पनि मिठो हुन्छ ट्राई गर्नु सक्नुहुन्छ सर चिसो चिसो चिसोमा अब पिरो पिरो खालको हजुर सर फालेहरू छ फाले छ त्यहाँदेखिको लाफ् हजुर लाफिङ्गहरू छ लाफिङ्ग सर त्यो पनि तपाईँको स्टिम्ड नै हो होइन भित्र चाहिँ तपाईँको फिलिङ्ग गरेर नै हुन्छ त्यो चाहिँ तपाईँको होइन सर मोमो जस्तो होइन तपाईँको मैदाबाट चाहिँ ग्लुटिन निकालेर चाहिँ त्यसको चाहिँ जुन चाहिँ बेस हुन्छ पानी जस्तो त्यो ग्लुटिनलाई चाहिँ हटाएर चाहिँ त्यहाँदेखिको त्यसलाई चाहिँ स्टिम्ड गरेर भित्रपट्टि फिलिङ्ग अब हजुर कस्तो खालको फिलिङ्ग चाहिएको छ होइन केमा चाहिएको छ स्पाइसी चाहिएको छ भेज चाहिएको मसरुम त्यसमा चाहिँ रोल गरेर तपाईँलाई चाहिँ त्यसरी सर्व गरिन्छ धेरै प्रकारको डिसहरू छ सर हजुर सर हजुर टाइफो टाइफो भन्नुभएको सर हजुर हजुर सर यो टाइफो है होइन सर टाइफो चाहिँ अलिकति टाइम लाग्छ कि किनभने ओभर नाइट त्यसलाई फर्मेन्ट गर्नु लागि राख्नुपर्छ हामीलाई त्यो डोलाई चाहिँ त्यसले गर्दा चाहिँ टाइफो चाहिँ बाई चार बजीसम्ममा तपाईँ पाउनु सक्नुहुन्छ टाइफो इभिनिङमा चाहिँ पाउनु हुन्छ साँझतिर हजुर हुन्छ हुन्छ सर हुन्छ सर हजुर हुन्छ सर हुन्छ म एकखेप भोलि बिहान हजुरलाई कल गरेर म कन्फर्मेसन लिन्छु नि है हु हुन्छ सर थ्याङ्क्यु सो मच् फर सर को को कलिङ